हजुर तपाईँ को बोल्नुभएको हो ए हजुर हजुर भन्नुहोस् न हजुर आन्टी भन्नुहोस् न ए होइन होइन आउँछु नि आउँछु नि आन्टी आउँछु म यता घरमा अलिक घरमा मेरो आमा बिसन्चो हुनुहुन्छ कि त्यही भएर आएको छु अनि आएको छु नि किन नआउनु र ए हजुर हजुर होइन म तपाईँलाई अब एक महिना बा बाद आउँछु कि अन्त त्यतिखेर दिन्छु नि रुम रेन्टहरू पनि अन्त म फर्किन्छु अब एक महिनाबाद फर्किन्छु दसैँ तिहारबाद फर्किन्छु नि म सिधै हजुर हजुर ए अब यो तिन महिनासम्म त म त घरमै थिएँ अब बत्तीको बत्ती त मैले अब चलाउने कुरा आएन हो अन्त पानी पनि चलाउने कुरा आएन बत्ती र पैसा बत्ती र पानीको त मैले नतिरे पनि त भयो हो अन्त यता रेन्ट चाहिँ म दिन्छु तपाईँलाई अब मेरो पनि अब आलिक त्यस्तै छ नि त अहिले हालत पैसा छैन हो हजुर ए ए हजुर हजुर त्यो मेरै रुमको यतापट्टिको छ नि के भन्छ मेरो साथी छ नि दिप्ती उसले मेरो पैसा चलाएको थियो कि ऊ उसलाई भन्छु नि म ल तपाईँलाई दिनु अरे त्यो भनेर ए हुन्छ हुन्छ हुन्छ हुन्छ होइन म उसलाई चाहिँ तपाईँलाई त्यो पैसा दिनु भन्छु कि दिनु लगाउँछु कि अन्त चाहिँ चाहिँ अब एक महिनाबाद भन्दाखेरि पनि दसैँ तिहार सकेर आउँछु हो अन्त दसैँ तिहार सकेर आउँदाखेरिको चाहिँ उसले तपाईँलाई यो दुई महिनाको दिँदै गर्छ पैसा हो किनभने मैले उसले उसकोबाट पाँच हजार पाउनु छ नि त अन्त त्यहाँबाट यो दसैँ तिहारको यो एक महिनाको चाहिँ तपाईँलाई म आएरै दिन्छु नि हुन्छ हुन्छ उसले उसको रुम रेन्ट दिँदाखेरि नै मेरो पनि दिन्छ योपालि हो अन्त लाइट र यता पानीको चाहिँ मैले तिन मैनासम्म चलाएको छुइनँ त्यही कारणले गर्दा म दिँदिनँ है ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ